समाजमा नर्तकीहरूले धेरै समस्याहरू झेल्नु पर्छ जस्तै कि अभिभावकहरूलाई धेरै ज्ञानहरू नभएको कारणले नर्तकीहरूले या अभिभावकहरूबाट पर्मिसनहरू प्राप्त हुँदैन कि उनाहरूले नर्तकी क्षेत्रमा नृत्य क्षेत्रमा आफ्नो कलाहरूलाई प्रदर्शन गर्न सकोस् धेरै जग्गामा नृत्य कलालाई अप्रिसिएसनहरू दिइँदैन त्यसै कारण धेरै समस्याहरू झेल्न पर्छ तर धेरै नर्तकीहरूले आफ्नो सङ्घर्षलाई अगाडि सङ्घर्षलाई इ हेय फेस गरेर आफ्नो आफ्नो नृत्य कलालाई अगाडि बढाएर धेरै सफलताहरू प्राप्त गर गर्छन् यस्ता उहाँहरूको सफलताहरू देखेर हामी म आफूमा जागृत भएको धेरै इच्छाहरूलाई म जस्तै सङ्घर्ष आए पनि इ छोडेर भाग्न मन पर्दैन म धेरै नै प्रेरणा प्राप्त गर्छु कि ती नर्तकीहरूले आफ्नो लक्ष्यलाई जसरी पनि प्राप्त गर गर्छन् म पनि त्यसरी नै त्यो लक्ष्य प्राप्त गर्न सक्छु जस्तो मलाई लाग्छ